म चाहिँ यस विषयमा के भन्न चाहन्छु भन्दाखेरि यो जुन चाहिँ क्वोइसन छ यसमा चाहिँ भनिएको छ कि पारम्परिक र सांस्कृतिक मूल्यसित बाहिर पार्टी गर्ने ठुला उत्सव क्लब उत्सवमा मदसेवन जस्ता मनोरञ्जनका आधुनिक तरिका जुन चाहिँ भनेको छ नि आधुनिक तरिका मलाई लाग्दैन यो कुनै आधुनिक तरिका हो मैले सानैदेखिको हाम्रो सानैदेखिको गाउँघरमा देख्दैआएको कुराहरू हो यो पार्टी गर्ने ठुला उत्सव क्लबिङ त हुँदैन होइन तर त्यो उत्सवहरूमा मदसेवन गर्ने मनोरञ्जन गर्ने यो कुनै आधुनिक तरिका होइन यो त हाम्रो गाउँघरमा पहिलादेखि नै चलिआएको कुराहरू हो र के भन्न चाहन्छु यस विषय भन्दाखेरि यो कुनै सिटी टाउनमा हुने कुराहरू होइन क्या हाम्रो गाउँघरमै हुने कुराहरू हो बिहान उठेर एक कप रक्सी खाएर काम गर्ने मान्छेहरू छन् हाम्रो गाउँमा र यस विषय त म के नै भन्नु मलाई थाहा छ यो राम्रो कुरा होइन तर गर्छन् मान्छेहरूले यस्ता कुराहरू ए नियन नियन्त्रित गर्नु चाहिँ के गर्नुपर्छ भन्दाखेरि हुन त हाम हाम म जुन चाहिँ गाउँमा बस्छु त्यो गाउँ एकदम शुद्ध शाकाहारी मदपान नगर्ने गाउँ हो तर हाम्रो गाउँ छोडी फाल्टो गाउँ जुन चाहिँ छ वरिपरि हाम्रा छिमेकी गाउँहरूमा त्यहाँनिर चाहिँ त्यस्तो म देख्छु होइन अनि यसलाई नियन्त्रित पार्नुको लागि चाहिँ के गर्नुपर्छ भन्दाखेरि जुन चाहिँ हाम्रो युवाशक्ति छ हाम्रो जुन चाहिँ यो युथ जेनेरेसन छ होइन सानैदेखिको चाहिँ अब हामीले थाहा छ सबैलाई रक्सी खानु राम्रो होइन मदपान गर्नु राम्रो होइन तर सबैले गर्छन् होइन र उनीहरूलाई के एडभान्टेज केटाकेटीहरूले चाहिँ के एडभान्टेज पाउँछ भन्दाखेरि ठुलाबडाहरू त उनीहरूको छेउमा बिहामा बारमा मातेर धुत भएको देख्छ होइन अब त्यहाँबाट चाहिँ एडभान्टेज पाउँछ नि त कि अब उनीहरू त गर्छन् त मैले गर्दा के हुन्छ म त अब यत्रो एडल्ट भइसकेँ ट्वेन्टी वन इयर्स पुगिसकेँ मैले खाँदा के हुन्छ भन्ने हुन्छ उनीहरूलाई होइन नियन्त्रित गर्नुको लागि चाहिँ पहिला ठुलाबडाहरूलाई नियन्त्रित उनीहरू आफै नियन्त्रित हुनुपऱ्यो अब हामीले भनेको त मान्ने होइन गाउँघरमा ठुलोबडाकै सुन्नुपर्छ पहिला त त्यही भएर ठुलाबडाहरू नियन्त्रित हुनुपऱ्यो अन्त चाहिँ यो जेनेरेसनको नानीहरूलाई चाहिँ केटाकेटीहरूलाई चाहिँ नियन्त्रित गर्नुपऱ्यो पहिला आफै मतलब आफै राम्रो हुनुपऱ्यो नि त अन्त त्यसपछि चाहिँ केटाकेटीहरूलाई राम्रो पार्न सकिन्छ हामीले पनि है अर्को चाहिँ के हो भन्दाखेरि त्यस्तो उनीहरूलाई अरू मलाई चाहिँ के लाग्छ भन्दाखेरि चाहिँ उनीहरूलाई धर्मपट्टि चाहिँ बाँधेर राखेको छ भने चाहिँ त्यसले पनि धेरै नियन नियन्त्रित गर्छ क्या धर्मपट्टि बाँधेर राखेको छ हामीले खानुहुँदैन हाम्रो धर्ममा यस्तो खानु लेखेको छैन हाम्रो धर्मले दिँदैन भनेर यदि धर्मले बाँधेर राखेको छ भने पनि कतिजना मान्छेहरूले मैले देखेको मदपान गर्नु छोडेको अन्त के तपाईँ यस्तो कुराहरू गर्नुहुन्छ म चाहिँ गर्दिनँ यस्ता कुराहरू तर अब नराम्रो पनि भन्दिनँ अर्कालाई तर अब यो क्वोइसन जस्तो छ होइन त्यहीअनुसार चाहिँ मैले मेरो जवाब दिएको हुँ